हाम्रो गाउँमा अब राजनीतिक पार्टीहरू त धेरै छन् अब कोही उन्नतिको पक्षमा डुल्ने कोही गोर्खाल्यान्डको पक्षमा डुल्ने कहीँ गाउँको विकास गर्ने यस्तै पार्टीहरू छन् अब हिजो अस्ति पञ्चायत चुनाउ हुँदा पनि यहाँ त तिन गुट चार गुट भएर उठेको थियो एउटा मेम्बरको लागि पनि र प्रचार प्रसार धेरै भयो निकै अब जुलुस नाराहरू पनि भयो हामीहरूको पार्टी तिमीहरूको पार्टी भन्ने विषयहरू पनि धेरै चल्यो र यहाँ पोस्टरिङ भएर यसपाली त पञ्चायत चुनाउ पनि धुमधाम भयो नि अन्त अब केही सत्तारुढ पार्टीहरूले जे चल्दैछ त्यहीपट्टि जाने कोही गोर्खाल्यान्डको पक्षमा जिएनएलएलएफको पक्षमा नि हुनुहुन्थ्यो यिनीहरू निर्दलीय दल यिनीहरू दुई तिन पार्टी मिलेर एउटै दल भएर पनि निर्दलबाट उठेका पनि थिए र ए अनित थापाको ग्रुप हाम्रो भागोप्रमो भारतीय प्रजातान्त्रिक मोर्चाकाहरू पनि यहाँ प्रचार प्रसारमा लागेका थिए र पार्टी भन्ने चाहिँ अब हामी भोट आउँदा मात्रै हो अरू बेला त हामीलाई पार्टी यता उति त्यति या वास्तै हुँदैन हामी पार्टीमा त्यति डुल्ने पनि होइन है र त्यस्तै धेरै राजनीतिक चहल पहल निकै भयो र हामी अब गाउँ बस्तीको साधारण जनता अब त्यति पार्टी पोलिटिक्स प्रति अग्रसर त हुँदैनौँ तरै भए पनि अब एउटा भोटको टाइम आएपछि एउटा दोवटा कुरा बोलियो भने अलिकति गाउँ ठाउँमा है अलिकति विरोध पनि हुँदोरहेछ वल्लो घरको मान्छे पल्लो घरमा नजाने खेताला बोलाउँदा न आउने कति धानै रो धान रोपाइँ नै गर्नु भएन त्यहाँसम्म चाहिँ भयो